केटीहरूको गहना भनेको जस्तै कपाल र अनुहार हो भनेको जस्तै जहाँ यहाँ गाउँ बस्तीमा मानिसहरूले अनुहार र कपालमा प्रयोग गर्ने कतिपय सामानहरू चाहिँ अर्ग्यानिक आयुर्वेदिक यसले नै उपयोग गर्छ र कतिपय ठाउँहरूमा जस्तै सिटी भयो टाउनहरूतिर त केमिकल्सहरू नै युजहरू गर्छ तर यहाँ त्यस्तो त्यस्तो चिजहरू प्रयोग गर्नु हुँदैन र यहाँ चाहिँ विशेषगरी कपालमा पहिला पहिला चाहिँ आफ्नो कपाल आफ्नो कपाल झर्दैन हेल्दी बनाउनुको लागि चाहिँ अमला सिकाकाई र रिठ्ठाहरूले त्यतिबेला स्याम्पुहरू नहुँदाखेरि रिठ्ठाहरूले धोएर आफ्नो कपाललाई मजबुत बन मजबुत हुन्छ भनेर चाहिँ प्रयोग गर्थ्यो त्यसमा मज्जाले कपाल ओइलिङहरू गर्नुको लागि तोरीको खाने तेल युज गर्थ्यो अमलाको तेल कोकोनट ओयलहरू युज गर्थ्यो अन्त अहिले पनि यहाँतिर गाउँबस्तीमा मानिसहरूले जबाकुसुमको फुलको किच्चाएर पेस्ट बनाएर कपालमा लाउँछ र कतिपयको चाहिँ कपाल पुरा झर्ने समस्याले उनीहरूले जिन्जर अदुवाको स्याम्पु प्रयोग गर्छ कतिले कपालमा यसमा प्याजको पेस्ट बनाएर पनि हेयर ग्रोथको लागि लाउँछ अन्त कतिपयले कपालहरूमा मज्जाले त्यो स्याम्पु जुन चाहिँ जिन्जरको स्याम्पुले पुरा उयो गरिकन म म मस कपहरूमा चायाँहरूको लागि पनि युज गर्छ अन्त कतिपय अनुहारहरूको लागि चाहिँ यहाँतिर पुरा कति घामहरू डढेर अन्त त्यस्तो समस्याको कारणले गर्दा चाहिँ आफै घरेलु प्याकहरू बनाउँछ जस्तै प्याकमा अलिकति बेसन अन्त हनी मह हाल्छ अन्त दुध हालेर त्यसलाई मज्जाले प्याक बनाएर अनुहारमा लाएर पन्ध्र दस मिनट राखेर चाहिँ मनतातो पानीले धुन्छ र कतिले स्क्रबको युजमा चाहिँ मज्जाले चामल ब्लेन्ट गरेर त्यसको अलिकति स्क्रब गरेर अनुहारमा त्यसले पनि एउटा स्क्रबको काम गर्छ अन्त कतिले चाहिँ अनुहार सफा गर्नको लागि टोनरको हिसाबमा यसमा चाहिँ रमभेडाको उयो गरिकन चिनी हालिकन त्यसलाई स्क्रब उयो गरिकन त्यसलाई पाँच दस मिनट चाहिँ अनुहार स्क्रब गरेर चाहिँ आफ्नो अनुहारलाई त्यसरी नै केयर गर्छ अन्त कतिपयले अनुहारहरू पुरा ड्राई भएको कारणले कतिले चाहिँ त्यो क्रिम दुधको क्रिम लगाएर पनि अनुहार पाँच मिनेटहरू राखेर त्यसलाई सफा गर्छ टोनरको हिसाबले गर्दाखेरि अनुहारमा कतिपय गुलाबको गुलाबको पेस्टहरू गरिकन गुलाबजल उयो गरिकिन कटनले अनुहारलाई सफाहरू पारेर अनुहार ग्लो आउँछ सफा गर्छ त्यसले पनि काम गर्छ र कतिपय मानिसहरूले यहाँकै जस्तो कपालमा नेचरल जस्तो हिना मेहन्दीहरू प्रयोग गर्छ जस्तै हर्बल्समा भिएलसिसीको मेहेन्दीहरू पनि प्रयोग गर्छ जसमा कपाल हेयर ग्रोथको लागि साइन आउँछ भनेर र प्रायः जस्तो गाउँ भ गाउँ बस्तीमा चाहिँ यहीँ भएकै चिजहरू जस्तै आफ्नै घरको वरिपरि पाउने चिजहरू चाहिँ आफ्नो कपालमा र अनुहारमा प्रयोग गर्छ